मेरो चाहिँ सेकेन्ड प्रडक्टले मेरो फ्लिपकार्टबाट नै मैले परचेज गरेक थिएँ अन्त सेकेन्ड प्रडक्ट चाहिँ के थियो भन्दाखेरि बेङ्गल्स थियो अभियस्ली अन्त केटीहरूलाई अब त्यो है ज्वेलरी होइन एक्सेसरिज भन्ने बित्तिकै कस्तो मनपर्छ होइन अन्त मलाई पनि त्यो बेङ्गल्स चाहिँ एकदम त्यो है अब त्यो के के ओकेजनहरूतिर लगाउनको लागि होइन अनि म त अब स्टुडेन्ट हो कोही कोही बेला कलेजहरूमा पनि म लगाएर जान्छु भनेर चाहिँ मैले अर्डर गरेक थिएँ अन्त फोटोमा देख्दा चाहिँ एकदमै अब राम्रो मलाई आकर्षित क्या अब त्यो हेर्ने बित्तिकै मलाई मनपर्यो नि त सो मैले चाहिँ त्यो अर्डर गरेक थिएँ अन्त अर्डर गरेको कति दिन बाद चाहिँ म भएकोमा डेलिभर भएर पनि आयो अन्त आइसकेर मैले हेर्दा चाहिँ अब वाट आई एक्पेक्टेड एन्ड वाट आई गट इन रिटर्न क्या त्यो अब मैले जस्तो सोचेक थिएँ त्यस्तो चाहिँ आएन किनभने साइज चाहिँ मेरो अब त्यसमा चाहिँ मैले फ्री साइज भनेर चाहिँ गरेक थिएँ बट अब त्यस्तो सोचेक जस्तो आएन किनकि साइज चाहिँ एकदमै सानो नानीहरूले लगाउने जस्तो थियो त्यो बाइक बाईँ चाहिँ सो म चाहिँ एकदमै सेटिसफाई नै भइनँ एन्ड त्यहाँदेखिको उता चाहिँ मलाई अब केही मगाउनु नै मनपरेक छैन अहिले त्यहाँदेखिको उता चाहिँ त्यही हो